हाम्रो चाहिँ आमा बाबाले पहिला खुवाउनु हुन्थ्यो ढेँडो भन्छ एउटा एउटा भन्छ किनेमा एउटा भन्छ सिन्की अर्को छ ढेँडो किनेमा सिन्की गुन्द्रुक अन्त उयो के भन्छ भने नाकिमा पाँचवटा चाहिँ मैले खाएको त्यसमा ढेँडोमा चाहिँ पानी हाल्यो यस्तो डल्लो डल्लो भाँडामा पानी हालेर चाहिँ आँटा हालेर त्यसलाई चाहिँ पुरा चलाएर पकाएर पकाएर त्यसरी खान्थ्यौँ एउटा चाहिँ सिस्नो सिस्नोमा पनि एउटा भन्छ टिम्बुर लसुन कुच्चाएर चाहिँ हाल्यो त्यहाँदेखि त्यसलाई पनि त्यसरी पकाएर पकाएर चाहिँ ढेँडो सँग चाहिँ त्यो ढेँडो र उयो सिस्नो चाहिँ खानु पर्छ त्यो चाहिँ मिठो हुन्छ एउटा चाहिँ उयो भयो किनेमा त्यसमा चाहिँ लसुन टमाटर प्याज हाल्यो त्यसलाई चाहिँ मज्जाले फ्राई गरेको जस्तो बनायो त्यहाँदेखिको त्यो पनि पाक्यो त्यहाँदेखिको एउटा चाहिँ गुन्द्रुकको झोल गुन्द्रुकको झोलमा पनि त्यही हो लसुन हाल्यो टमाटर प्याज हालेर चाहिँ मज्जाले रस हाल्यो रस त्यसको चाहिँ रस खान्छ अन्त एउटा सिन्कीको चाहिँ अचार सिन्कीको चाहिँ अचारै राम्रो रस पनि खान्छ तर अचार राम्रो हुन्छ अन्त अचारमा चाहिँ त्यही हो लसुन हाल्यो प्याजहरू पनि हाल्दा हुन्छ काटेर प्याज हाल्यो त्यसको पनि अचार दामी हुन्छ राम्रो हुन्छ त्यहाँदेखिको नाकिमामा चाहिँ त्यही हो टमाटर प्याज लसुन तेल अलिक ज्यादा हाल्यो बफाएर चाहिँ पहिला चाहिँ नाकिमालाई चाहिँ बफाएर चाहिँ निकालेर चाहिँ मज्जाले निचारेर त्यसलाई चाहिँ सेलाएर त्यहाँदेखि उता चाहिँ टमाटर प्याज पकायो पकायो लसुनसँग मज्जाले पकायो टमाटर प्याज अद्रक अदुवा पनि हाल्नु पर्छ त्यो हालेर चाहिँ राम्रो हुन्छ अदुवा हाल्यो भने पनि अदुवा चाहिँ मेन मसाला हो त्यसको सिङ् उयेसको चाहिँ नाकिमाको चाहिँ राम्रो हुन्छ अदुवा अदुवा लसुन टमाटर प्याज नाकिमाको चाहिँ त्यो हो दामी हुन्छ मिठो पनि हुन्छ त्यो पाँचवटा चाहिँ मैले खाएको छु एउटा गुन्द्रुकको एउटा सिन्कीको एउटा ढेँडो एउटा सिस्नो एउटा चाहिँ नाकिमा पाँचवटा चाहिँ मिठो हुन्छ